मैले ओत्लाबारीबाट साडी ल्याएको थिएँ कस्तो राम्रो भ्वएलको साडी रहेछ कस्तो सबैले मन परायो कान्छी देउरानीहरूले माइली देउरानीहरूले सबैले बगा अस्ती बिहामा जाँदा पनि लाएर गएको थिएँ सबैले सबैले मन परायो साह्रो राम्रो साडी रहेछ कस्तो राम्रो सुहाएको तिमीलाई त्यो साडीले भनेर सबैले मन परायो किन्छु भनेर सबैले ऊ गरिराको छन् साह्रै मन परायो साडी ओत्लाबारीबाट ल्याएको थिएँ साह्रै राम्रो सारी अरू मन पराएन त्यही साडी चाहिँ मन परायो सबैले देउरानीहरूले जेठानी दिदीहरूले सबले मन परायो घरकोले पनि सबैले मन परायो अनि त राम्रो रहेछ त्यो साडी एकदम सजिलो मुजा नि कस्तो मजाले मिल्ने साह्रै राम्रो सुतीको साडी रहेछ सबैले मन पराएर अब म यस्तै खाल्को साडी किन्नुपऱ्यो भनेर सबैले भन्दैछन् अनि त मैले पनि लगाएर गएको थिएँ राम्रो लाग्यो मलाई त्यो साडी अनि त सबैले मन पराए साह्रो राम्रो लाएको सबैले मन परायो भनेकी थिइन् अनि त पैसा अनि पैसा पनि कति लाग्छ भनेर सोधे अनि त खेरि मैले त यति नै लाग्यो स त्यो साह्रै महङ्गो त परेन ठिकैको दाममा किनेँ यस् यस् यस्तो सस्तै रहेछ त म किन्छु राम्रो रहेछ यो साडी भनेर सबैले मन पराएर अनि त उनीहरूले पनि किन्ने भएको छन् साडी राम्रो लागेर ए रङहरू पनि नजाँदो रहेछ साह्रै राम्रो रहेछ कस्तो फुल भएको मजाको साडी फुल भएको रहेछ साह्रो मन पऱ्यो भनेर सबैले मन परायो गाउँकोहरूले पनि साह्रै राम्रो साडी ओत्लाबारीबाट ल्याएको त साह्रै राम्रो सारी त्यस्तो सजिलो साडी त मैले कहिले पनि लगाएको थिइनँ पनि देखेको पनि थिइनँ त्यस्तो खालको साडी त मैले अँ सब साह्रो मन परायो सबैले मैले पनि मन पराएँ मन पऱ्यो साह्रै राम्रो साडी रहेछ त्यो त त्यहाँ ऊ सुतीको अरू साडी त मैले कति लगाएँ तर अरू अरू साडी त मलाई मन परेन यो साडी चाहिँ साह्रै राम्रो लाग्यो मलाई साह्रै राम्रो साह्रै राम्रो लाग्यो